मलाई नेपाली साहित्य जगत्का साहित्यकारहरूमध्ये लक्ष्मीप्रसाद देवकोटा अनि भानुभक्त आचार्य उहाँ दुई असाध्य रुपमा मनपर्छ उहाँहरू दुईका लेखहरू म धेरै मात्रामा पढ्ने गर्छु र उहाँको लेखहरूले मलाई धेरै प्रभावित गर्छ र उहाँको लेखहरूबाट मैले धेरै शिक्षाहरू पनि पाएको छु उहाँको लेखहरूले मैले जीवनको जिउने आधारहरू पनि धेरै पाएको छु उहाँको लेखहरू मलाई असाध्य रुपमा असाध्यै रुपमा मन पर्छ र हाम्रो नेपाली साहित्य जगत्का महाकवि लक्ष्मीप्रसाद देवकोटा उहाँको जन्म है उन्नाइस सय छ्यासट्ठी साल कार्तिक सताइस गते लक्ष्मी पुजाको दिन काठमाडौँको डिल्ली बजारमा भएको थियो उहाँ चाहिँ लक्ष्मी पुजाकै दिन जन्मिएको हुनाले उहाँको नाम उहाँको मातापिताले लक्ष्मीप्रसाद भने भनेर राखिएको थियो अथवा राखिएको हो है उहाँले जीवनमा धेरै धेरै लेखहरू हाम्रो नेपाली साहित्य जगत्लाई छाडेर गएका छन् जुन लेखहरूले हाम्रो नेपाली साहित्य जगत्को उचाई धेरै माथि पुऱ्याएको छ

उनी नेपाली साहित्यका महाकविका रुपमा सुप्रसिद्ध छन् उहाँ नेपाली साहित्यका कविता आख्यान नाटक र निबन्ध गरी साहित्यका चारवटै विधामा कलम चलाउने बहुमुखी प्रथबि प्रतिभाशाली व्यक्ति हुनुहुन्थ्यो उहाँले कविता र निबन्ध विधामा गरेका योगदानहरू उच्च कोटीको मानिन्छ उहाँले मुनामदन सुलोचना शकुन्तला जस्ता मिठा मिठा कृतिहरू छाडेर गएका छन् र जुन लेखहरू जुन कृतिहरू आज हामी पढेर है उहाँलाई सम्झना गर्छौँ उहाँलाई याद गर्छौँ जीवनमा मिठास भारिन्छ है धेरै ज्ञानहरू पा पाउँछौँ साथ साथै हाम्रो भानुभक्त आचार्य अथवा आदिकवि उहाँ पनि नेपाली साहित्य जगत्को एउटा तारा नै हुनुहुन्छ जसले हाम्रो नेपाली साहित्यको मूल मूल फुटाएका छन् जसको कारणले गर्दा आज हाम्रो नेपाली साहित्य जगत्को इतिहास बनेर गएको छ सायदै सायद उहाँ नभएको भए हाम्रो नेपाली साहित्य अहिले जुन चोटीमा छ त्यहाँ हुने थिएन होला र उहाँको जुन कृतिहरू छन् जसले नेपाली साहित्यमा एउटा धेरै धेरै भन्दा धेरै ठुलो है भुमिका निभाएका छन् र उहाँले विशेष गरी रामायण है जो धर्म पुस्तक हो जसलाई उहाँले संस्कृत भाषामा रहेको बाल्मिकी ऋषिमुनिले लेखेको रामायण है रामायण पुस्तकलाई हाम्रो नेपाली शुद्ध नेपाली भाषामा अनुवाद गरेका थिए जसका कारण आज हामी हाम्रो नेपाली जगत्का हामी नेपाली समाजका सम्पूर्णजनले रामायणलाई अध्ययन पाठन गर्न सक्यौँ रामायणको मिठा मिठा रसपानहरू गर्न पायौँ जीवनमा धेरै बदलावहरू ल्याउन सक्यौँ धेरै ज्ञानहरू बटुल्यौँ राम्रा राम्रा विचारहरू मनमा उत्पन्न हुन थाल्यो सबै मानिसहरूमा राम्रो राम्रो व्यवहारहरू सुब्य व्यवहारहरू आउन थाल्यो र उहाँ एकमात्र यस्ता कवि हुन् जसको कारणले आज हामी नेपाली साहित्य जगत् भनेर भन्ने गर्छौँ जुन नेपाली साहित्य जगत् छ यसको मूल फुटाउने काम वहाँले गरेका थिए सायद उहाँ नभएको भए आज हाम्रो साहित्य जगत्मा धेरै मिठा मिठा धेरै राम्रा राम्रा साहित्यकारहरू सायद सायदै जन्मेर अघि आउने थिएन होला र उहाँकै योगदानले आज हाम्रो साहित्य जगत् धेरै चोटीमा पुगेका छन् उहाँको लेख घाँसी दरिद्र घरको तर बुद्धि कस्तो म भानी भानुभक्त धनी भइकन आज यस्तो यो शब्द एकदमै मिठो छ यसले यति मिठो शिक्षा दिएको छ हाम्रो समाजमा है पैसा मात्रै भएर केही हुँदैन संसारमा जन्मेपछि मान्छेले केही न केही गरेर केही न केही छाप छोडेर केही न केही राम्रो कर्म गरेर जानुपर्छ जसको फलस्वरुप हामी मरिसकेर पनि हामीलाई चाहिँ हाम्रो यस समाजले सम्झिरहोस् हाम्रो नाम जपिरहोस् यस्तो केही ठुलो काम गर्नुपर्ने छ भन्ने एउटा सुझाव एउटा है संदेश दिएका छन् जसको प्रभाव हाम्रो समाजमा धेरै धेरै राम्रो भएका छन् र हाम्रो लक्ष्मीप्रसाद देवकोटाज्यू महाकवि वहाँको लेख है छेत्रीको छोरो यो पाउ छुन्छ घिनले छुँदैन मानिस ठुलो दिलले हुन्छ जातले हुँदैन यति मिठो है उँहाँको शब्दहरू उहाँको कृतिहरू उहाँको लेखहरू जसले मानिसहरूको सोच नै बदलाइदिन्छ है सानो ठुलो भन्ने सोचहरू है मान्छेलाई एकर्कामा हिंसा हेला गर्ने सोचहरूलाई उहाँको यस कृतिहरूले धेरै फरक ल्याउनेछ उहाँको सोचहरूमा मानिस ठुलो दिलले हुन्छ जातले हुँदैन एकदमै ठुलो है यो शब्दले यो लाइनले यी पङ्क्तिले हाम्रो नेपाली जगत्को मानिसहरूलाई धेरै राम्रो प्रभाव प्रभाव गरेका छन् साथ साथै हाम्रो महाकवि लक्ष्मीप्रसाद देवकोटाका मुनामदनका खण्डकाव्य एकदमै राम्रो छ र मलाई एकदमै मन पर्छ